दार्जिलिङ जिल्लाको मुख्य प्राकृतिक स्रोत चिया बगानहरू हुन् है र अहिले जुन चाहिँ प्रदूषण बढेर गइरहेको छ त्यसले एउटा चुनौती पनि दिएको छ है र माटोको गुणवत्ताहरू पनि रसायन किटनाशकहरू प्रयोगमा कम् विभिन्न कम्पनीहरूले चिया बगानमा प्रयोग गरेका हुनाले माटोको गुणवत्ता पनि घटेर गएको छ र त्यसले गर्दाखेरि पैदावार पनि घटेर गएको छ है अनि यहाँनिर दार्जिलिङ जिल्लामा पानीको एकदमै अभाव छ है सरकारले यहाँनिर सिन्चेलको दुइटा धाप छ हरू छ त्यो पानीको मुख्य स्रोत हो त्यसले नै दार्जिलिङ सहरभरिको मान्छेहरूले पानी पिउने गर्छन् अनि जुन चाहिँ दाजिलिङदेखिको अलिकति वरपरको अलिकति रुरल एरियाजहरू छन् है ती रुरल एरियाजहरूमा है मा पानीको मुख्य स्रोत चाहिँ यो नेचरल स्ट्रिम जुन चाहिँ धाराहरू छ त्यो त्यो हो है दार्जिलिङ नगरपालिकाले दार्जिलिङ सरसफाई अभियान ग्रिन दार्जिलिङ क्लिन दार्जिलिङ ड्राइभ चलाएर धेरै कोसिस त गर्दै नै छन् है यहाँनिर सलिड वेस्ट म्यानेजमेन्ट हैन को निम्ति पनि उहाँहरू धेरै किसिमको कार्यहरू गरिरहेका छन् तर पनि दार्जिलिङमा प्रदूषण अहिले बढेर गएको छ है यहाँ वेस्ट डिस्पोजल सिस्टम है यो राम्रो छैन है त्यसलाई अलिकति सुदृढ बनााएर लानुपर्छ त्यो गऱ्यो भने हाम्रो जिल्ला अलिकति राम्रो भएर जान्छ र प्लास्टिक अनि यस्ता प्लास्टिक रिलेटेड कुराहरूको हामीले बेसी प्रयोगमा ल्याउ ल्याउनाले गर्दाखेरि दार्जिलिङ एउटा ल्यान्ड्स्लाइड प्रोन एरिया हो र यहाँ ल्यान्ड्स्लाइड पनि थुप्रै हुन्छ बर्खा महिनामा है र त्यसलाई पनि हामीले रोकथाम गर्नु सक्छौँ है त्यो त्यो हामीले साधारण जनतामाझमा जनचेतना ल्याएर त्यसलाई हामीले रोकथाम गर्न सक्छौँ